हेलो दाजु कहाँ हुनुहुन्छ तपाईँ म अघिदेखि यहाँ चेकपोस्टमा पर्खेको पर्खेकै तपाईँलाई हजुर मैले तपाईँलाई दुई बजी भनेको थिएँ हिजो नि अब मलाई पाँच बजी पुग्नपर्छ अब तपाईँलाई थाहै छ हिल साइडको बाटोहरू कस्तो छ जाम हुन्छ हुँदैन हजुर तपाईँ त अब डेली गइराख्ने मान्छे हजुर झन् तपाईँलाई दुवै यही बजी भनेको मैले किनकि अब छिटै पुग्न छ मेरो पनि मिटिङहरू हुन्छ हजुर कहाँ पुग्नुभयो तपाईँ ए अब बेसी टाइम त लाग्दैन होला हजुर त्यस्तो जाम त छैन होला त्यहाँ ए ल ल म यहाँ चेकपोस्टमै छु अलिकति छिटो गरिदिनु होस् न ल दाजु हजुर मेरो त्यही मिटिङ छुट्छ कि हजुर हुन्छ हुन्छ दाजु हजुर